दार्जिलिङ जिल्लामा उपलब्धि मुख्य सेवा केन्द्रहरू हेल्थ तक्लिङ हेल्थ सेन्टर दार्जिलिङ हेल्थ सेन्टर सोरिङ हेल्थ सेन्टर रम्बी हेल्थ सेन्टरहरू छन् र त्यहाँनिर बिमारीहरू जाँच गराउनु आउँछन् त्यहाँनिर धेरै राम्रो जाँचहरू गराउँछन् र जाँचहरू गर्छन् र म एकखेप टिस्टा हेल्थ सेन्टरमा गएको थिएँ र त्यहाँनिर पनि धेरै राम्रो जाँचहरू गर्दोरहेछ धेरै सफा थियो अन्त धेरै राम्रो सफा र धेरै मेन्टेन गरेको थियो